हजुर मेरा भाइबहिनीहरू छन् र म उनीहरू भन्दा उनीहरूसँग मिल्छु तर कितपय कुराहरूमा उनीहरूभन्दा पनि फरक रहेको छु किनभने म अब साथीभाइहरूसँग खेल्न खेलकुदहरूमा रुचि राख्ने प्रकारको छु भने मेरा भाइबहिनीहरू पढाइमा अलिक ध्यान दिने र विभिन्न घरका कामहरू गर्न मद्दत गर्नेखाल्का रहेका छन् भने म अलिक साथीभाइहरूसँग बोल्ने खेल्न खेलकुदहरूमा रुचि राख्ने प्रकारको हुनाले उनीहरूभन्दा केही मिल्दोजुल्दो साथसाथै फरक पनि रहेको छु